हाम्रो त्यो उयो गढीमा चाहिँ अब हाम्रो त्यो दामसाङगढी छ होइन त्यो दामसाङगढीमा चाहिँ अब अब त्यहाँनिर चाहिँ अब राजाहरू उयो बस्नुहुन्थ्यो भनेर भन्छ होइन अब त्यसले चाहिँ हाम्रो अब लेप्चाहरूको कल्चर अब लेप्चाहरूको बारेमा होइन त्यो लेप्चाहरूको उइसमा चाहिँ अब त्यो उयो गर्छ किनभने लेप्चाहरूले अहिलेसम्म पनि त्यहाँनिर अब एउटा उयो फेस्टिबल टाइपले उयो गरेर गर्छ त्यसै कारण त्यसको चाहिँ त्यही उयो गर्छ दामसाङगढीको चाहिँ त्यही हो